नमस्कार सुन्नुहोस् न मैले हजुरहरूको गान्तोक ट्याक्सी सर्भिसको नम्बर एकजना साथीबाट पाएकी हुँ र विशेषगरी के भन्नलाई कल गरेको हो भने यता सिक्किम छिर्ने अहिले मुख्य बाटो जुन चाहिँ हामी अरू बेला पनि गइरहेको छौँ त्यो बाटो बन्द भएको कारणले गर्दाखेरि गाडीहरू अलिक घुमाएर लाँदैरहेछ है अनि हामी जुन चाहिँ बाटो जानुपर्ने थियो त्यो चाहिँ तपाईँको यता दार्जिलिङ भएर सिलगढीबाट रोहिनीको बाटोबाट दार्जिलिङ भएर चाहिँ दार्जिलिङबाट चाहिँ जुन चाहिँ जोरथाङको बाटो सानो उयो छ त्यताबाट चाहिँ गान्तोक छिर्नु भनेको मेरो गान्तोकका केही साथीहरू चाहिँ अस्तिदेखि त्यो बाटो बिग्रेको कारणले गर्दाखेरि चाहिँ सिलगढीमै नै अड्किनु भइरहेको छ अनि उनीहरूलाई अब चाहिँ त्यो वान वे बाटो भए पनि खोलिएको छ कि भनेर चाहिँ जानुको लागि हजुरको गाडी हजुरको त्यो ट्याक्सी सर्भिसबाट कुनै गाडी गएको छ कि छैन भनेर जान्नलाई फोन गरेको अनि यदि जाँदैछ भने चाहिँ तपाईँहरू कुन चाहिँ बाटो जानुहुन्छ तपाईँहरू दार्जिलिङ भएरै सिक्किम छिर्नुहुन्छ कि अनि या फिर यता लामो बाटो गोरुबथान लाभाहरू भएर छिर्नुहुन्छ कि कालिम्पोङबाट छिर्नुहुन्छ कि कुन चाहिँ बाटो छिर्नुहुन्छ भनेर चाहिँ हामीलाई चाहिँ दार्जिलिङबाट भयो भने चाहिँ अलिक छिटो पुग्छौँ भनेर अनि तपाईँहरू दार्जिलिङबाट भएर जानुभएछ भने चाहिँ गाडीको भाडा ट्याक्सीको सर्भिसको भाडा चाहिँ अहिले कति होला त्यो अलिकिति भनिदिनुहोस् न त्यसको जानकारी पाए अलिकति असल हुने थियो